हे आसन बारेमा त म त केही जान्दिनँ एउटा योगा जान्दछु योगा विषयमा त्यो पलेँटी कसेर हात राखेर गर्ने गर्छु अन्त अर्को आसन चाहिँ योगा चाहिँ एकपट्टि नाक थुनेर अर्कोपट्टिबाट सास फ्याँक्ने सास लिने त्यस्तो मात्रै याद छ मलाई त योगा क्लास त म त जाँदिनँ पनि उमेर पनि छैन धेरै उमेर ढल्किसकेको छ मेरो त र नानीहरू जान्छ गाउँको भाइ बहिनी छर छिमेकीहरू जान्छ योगामा योगा क्लास गर्छ सबै योगा क्लास नै गर्छ घरमा पनि गर्छ तर त्यो योगाहरू गर्ने नानीहरू धेरै राम्रो छ यो धेरै फिट्नेस छ उनीहरूको म पनि गर्छु तर म अरू आसन त जान्दिनँ त्यो पद्मासन मात्रै जान्दछु त्यति मात्रै गर्छु म त क्लास पनि जाँदिनँ कहिले पनि उमेर पनि छैन जाने र अब इच्छा पनि छैन त्यो फोनमा टिभीमा कोही कोही बेला हेरेको हेरेर गर्ने गर्छु नत्र भने म त अब धेरै उमेर गएर इच्छा पनि लाग्दैन हो अब त